पश्चिम बङ्गालमा पालन गरिने विभिन्न धर्महरूले वातावरण दिगोपन वा संरक्षणको मुद्दालाई कसरी सम्बोधन गर्छन् भनेको छ होइन र यस्ता यस्ता कारणले गर्दाखेरि चाहिँ

पहिलाको मान्छेहरू उयो गाछहरू काट्थ्यो गाछहरू उयो गर्थ्यो तर हा हाम्रो अहिले सोच छ कि हामीले गाछ काट्नु हुँदैन बरू हामीले प्लान्टेसन जोगाउनुपर्छ हामीले प्लान्टेसन उगाउनुपर्छ हामीले गाछहरू काट्नु भएन हामीले यस्तो यस्तो कारणहरू चाहिँ गर्नुभएन क्या हामीले गाछहरू चाहिँ काट्नु हुँदैन किनभने हामीलाई गाछले बहुत कुरोको सुविस्ता दि दिनुभए दिएको छ अक्सिजन हामीले गाछबाटै पाउँछ कार्बोहाइड्रेड

यस्तो यस्तो यस्तो सुन्दाखेरि पनि मान्छेले पटेका पड्काउँथे पहिलाका मान्छेले अन्त पहिलेको पहिलाको भन्दा पनि के भन्नु अहिलेको जेनेरेसनले पनि त्यस्तो काम गर्छ र हाम्रो गाउँमा चाहिँ बहुत समाजसेवी राम्रो राम्रो हुनुहुन्छ होइन अहिलेको मान्छे हाम्रो हाम्रो गाउँतिर चाहिँ पटेका पड्काउने कामहरू ग गर्दैन किनभने अहिले हाम्रो गाउँको मान्छेलाई चाहिँ थाहा भएको छ कि यो पटेका पड्काउनु राम्रो होइन भनेर